अँ हेलो हजुर भन्नुहोस् हजुर हजुर हजुर हजुर हजुर कहाँ कहाँ डुल्नुहुन्छ होला है अब तपाईँको त अब डेलो दुर्पिन कहाँ जानुहुन्छ लाभा कफेर डे अब डेलो दुर्पिन तपाईँको दुई हजार पच्चिस सय परिहाल्छ लाभासाभा डुल्नु भयो भने पाँच हजार हेरी हेरी छ अब कता कुन साइड जानुहुन्छ तपाईँहरूलाई कति कतिको प्याकेज चाहिएको पाँच हजार दस हजार पच्चिस सय तिन हजार कति हजारको दस हजारको तपाईँको यहाँ डेलो दुर्पिन माथि लाभासाभा कफेर हरू भएर आउँछ पालाहरू हुँदै पच्चिस हजारको डे पच्चिस हजारको त तपाईँको लामो यात्रा छ नि अब यता उयो सत्ताइस माइलहरू भएर चारखोल पन्बूहरू हुँदै लाभा कफेरहरू गोरुबथानहरू भएर निक्लिन्छ यता हजुर मिल्छ अबो तपाईँको प्याकेजअनुसार हुन्छ कता कता जानुहुन्छ त्यही अनुसारले

ए त्यसो भने पाँच हजारहरूको गर्नुहोस् न अन्त दस हजारसम्मको प्याकेज लाभा कफेरसफेर घुमेर आउनुहोस् हजुर हुन्छ मेरो यही कन्ट्याक्ट नम्बर हो यसमै गर्दा हुन्छ नि है ए हुन्छ हुन्छ हुन्छ मिलिहाल्छ नि त्यो त अब दस हजारको तपाईँको मोटामोटी आठ हजार दुई हजारजस्तो चाहिँ डिस्काउन्ट त्यस्तो त गर्न सकिँदैन पच्चिसको त तपाईँको बाइसहरू परिहाल्छ आम्मामामा अब त्यो मिलाएर भइहाल्छ भन्नुहोस् न भोलि है फोन गरेर यो तपाईँ डेलो ए डेलो

तपाईँको मोटामोटी चार हजार पाँच हजार त्यस्तै पर्छ ए हुन्छ अह अहिले त मे फेयर कलिम्पोङको ले हजुर लेटेस्ट चल्दैगरेको चाहिँ यो तपाईँको माथि कहाँनिर भन्नुहोस् त टाउन हलदेखि अलिकति उता म्युनिसिप्यालिटीदेखि अलिक उ तामाङ गुम्बाको हजुर तपाईँहरू कतिजना हुनुहुन्छ त्यहीअनुसारले गाडी पनि पाउनुहुन्छ हजुर मोटामोटी एउटै हुन्छ अलिकति तलमाथि मात्रै ए हुन्छ